बहिनी मैले अस्ति त्यहाँबाट एउटा लुगा लगेको थिएँ नि त्यो त अब निक्कै राम्रो रहेछ हो त्यसको क्वालिटीहरू पनि राम्रो रहेछ मेरो घरको मान्छेले पनि सबैले मन पराउनु भयो हो अन्त त्यो प्राइज पनि उनीहरूले उयो राम्रो रहेछ त्यस्तो बेसी पनि गर्दिँदैन रहेछ भन्नु भयो हो अन्त मैले मेरो साथीहरूलाई पनि देखाएको थिएँ होइन उनीहरूले पनि निक्कै मन परायो अनि मलाई सोध्दै थियो यस्तो चाहिँ कहाँ पाउँछ भनेर अन्त मैले भनिदिएको छु तपाईँको ठाउँ हो अन्त अब तपाईँले यसरी नै यस्तै त्यस्तै अब फेरि त्यस्तै उयोहरू आयो भने मलाई पनि राखिदिनुहोस् हो मलाई भनिहाल्नुहोस् होला हो अन्त मेरो साथीहरू पनि आउँछ होला अन्त उनीहरूलाई पनि त्यस्तै राम्रै प्रोडक्ट दिनुहोस् होला हो अन्त तपाईँको बिजिनेस पनि अब त्यस्तै त्यस्तै राम्रो प्रोडक्ट उयो गऱ्यो भने तपाईँको बिजिनेस पनि त्यस्तै राम्ररी चलेर जान्छ हो हुन्छ धन्यवाद